म बेला बेला कविता र कथा लेख्ने गर्छु र यो चाहिँ मलाई सानैदेखि मलाई कविता लेख्नु चाहिँ एकदमै मनपर्थ्यो मैले जब चाहिँ स्कुल प्राइमेरी लेभलमा छँदादेखिको नै मलाई कविता चाहिँ एकदमै मनपर्थ्यो र मैले त्यति बेलादेखिकै सानो सानो कविताहरू लेख्थेँ र हाल पनि मैले अलिअलि छुटकर कविताहरू लेख्छु अनि बेला बेला म कथा पनि लेख्छु र मलाई चाहिँ कथा कविताहरू लेख्नु चाहिँ आफ्नै भाषा नेपालीमा मनपर्छ